मलाई लाग्छ रसायनिक किट नाशकहरूले माटोलाई बर्बाद गरिरहेको छ यसमा रसायनिक होइन तर गाईको मललाई नै प्रयोग गरेर खेतीपाती गरे असल हुनेछ गाईको मलबाट उमारेको खेतीपाती अर्ग्यानिक हुनेछ अनि यसले शरीरलाई पनि कुनै हानी गर्ने छैन तर हिजोआज धेर जसोले गाईको मल प्रयोग नगरेर रसायनिक मल नै प्रयोग गर्ने गर्छन् जसको कारणले आजकल साग सब्जीहरू अर्ग्यानिक हुँदैनन्